हाम्रो जिल्लामा रहेका धेरै पूजा स्थलहरू छन ती मध्ये ती मध्ये कोरोनेसन अब ब्रीज भन्छ है इङ्गलिसमा नेपालीमा बाघपुल भन्छ बाघपुलको नजिकैमा रहेका कालि मन्दिर हनुमान मन्दिर साथै गोरुबथानमा फागुका फागुमा भएका धेरै गुम्बाहरू छन् त्यसरी नै त्यहाँ माथि अम्बेकमा आएर पोखरीहरू छन् त्यस पोखरीहरूमा नि हाम्रा धेरै मानिसहरू पूजा गर्न जान्छन त्यसरी नै यहाँ रङ्गोमा पनि गुम्बाहरू छन त्यहाँ पनि बुद्धिस्ट गुम्बा छन् र त्यहाँ पनि धेरै मानिसहरू पूजा गर्न जान्छन् र यस चाड पर्वतले हाम्रो जिल्लामा योगदान धेरै पुराइरहेका छन र चाड पर्वत हाम्रो यस जिल्लामा गरिने माघे सङ्क्रान्ति साखेवा साकेवा अफ साकेवा राईहरूले गर्ने उँधौली उँभौली पूजा पनि भनिन्छ र यस उँधौली उँधौली पूजामा उँधौली पूजामा चाहिँ हामीले जति पनि रोपेको हामीले जति पनि रोपेका बिउ बिजनले जब फलिसके पछि होइन त्यो फलिसकेको फलहेरू हामी आफ्नो देउताहरू या फिर भगवान्हरूमा चडाउछौँ र त्यसलाई टिप्ने हामी अनुमति पनि हामी पहिला भगवान्लाई चडाएर चाहिँ हामी टिप्ने अनुमति मागेर हामीले यस उँधौली पूजा गर्छौँ र उँभौलीमा चाहिँ हामीले बिउ बिजनहरू रोप्छौँ र यो रोपेको बिउ बिजनहरू चाहिँ राम्रा भएर गयोस् भनेर हामी आफ्नो देउताहरू आफ्नो भगवानहरूलाई हामी त्यस बिउ बिजन राम्रो भएर गयोस भनेर हामी प्रार्थना साथै हामी पूजा गर्छौँ